हेलो दाजु मैले तपाईँको ट्रेभल एजेन्सीबटा एउटा क्याब बुक गरेको थिएँ दार्जिलिङ जानुलाई तर लास्ट मिनिटमा मैले त्यो क्याब केन्सेल गर्नुपर्यो किनकि यता अफिसियली काम परेको थियो तर मैले तपाईँको त्यो क्याब बुक गर्नेलाई अलरेडी एडभान्स दिइसकेको थिएँ तिन सौ रुपियाँ अब मलाई रिफान्ड चाहियो तपाईँ मेरो त्यो रिफान्ड मेरो जिपेमा गरिदिन सक्नुहुन्छ